ए गुड मर्निङ म्याम ए सुन्नुहोस् न म यो फ्रिडम प्रेसबाट बोलेको कि हजुर म एउटा पत्रकार हो अन्त मलाई सानो जानकारी लिनु थियो तपाईँकोमा दिन सक्नुहुन्छ ए अन्त सुन्नुहोस् न तपाईँको त्यहाँनिर स्वास्थ्य विषय लिएर एक दुईवटा कुरा गर्नुथ्यो त्यहाँनिर हस्पिटलहरू छ ए ए परिक्षित भनेपछि त्यहाँ त्यहाँदेखिको अलि टाढो हो कि ए अनि तपाईँहरूलाई त्यहाँ दिन्छ जानु

हजुर त्यहाँनिर कुनै अरू कम्पाउन्डर या फिर कोही नर्स जस्तो तपाईँलाई दबाईहरू ल्याइदिन्छ त्यस्तो कुराहरू ल्याइदिन्छ ए हजुर अन्त कोही बेला अब बिचैमा राति बिमार भएर इमर्जेन्सी पऱ्यो भने तपाईँ है कसको सहायता लिनुहुन्छ ए अनि अन्त तपाईँ बिचैमा केही प्रब्लमहरू भयो भने इमर्जेन्सी छ भने कसैले अब दुखेको छ भने पेनकिलरहरू पनि लिँदैन ए तर हजुर नर्स चाहिँ छैन है ए हजुर तपाईँहरूदेखिको लगभग कति टाढो छ तपाईँहरूको हस्पिटल तर तर दार्जिलिङ पुग्नु चाहिँ ए हजुर अन्त तपाईँहरूको त्यहाँनिर कोही आउँछ विकली या फिर मन्थली या फिर कहिले कहिले चेकअपहरू गर्न हजुर भनेपछि पोलियोहरूको अवदत कतातिर राख्नुहुन्छ अरे ए हजुर ए हजुर तर अहिले तपाईँले अन्त तपाईँको घरमा कुनै किट्सहरू राख्नुभएको छ दबाईहरू राख्नुभएको छ इमर्जेन्सी

ए हुन्छ हुन्छ